कोभिड नाइन्टिनको महामारीमा चाहिँ मेरो क्षेत्रमा चाहिँ धेरै अरू जग्गा अरू जग्गाभन्दा चाहिँ मेरो जग्गामा चाहिँ धेरै के भन्नु असुविधाहरू भयो यातायातको लागि मात्र असुविधा भयो कारण हामी एउटा फौजी फौजीको इलाकामा बस्छौँ अनि त्यहाँ चाहिँ के छ भने फौजीको फ्याम फौजीको परिवारलाई केही हुन्छ भने हामी सिभिल सिभिलियनहरूलाई पनि बाहिर निस्किने यताउता जाने उनीहरूले दिएको थिएन कारण उनीहरूको फ्यामिली हरू उनीहरूको परिवारहरू हाम्रो गाउँ ठाउँमा यसरी हिड्छन् र हामीद्वारा त्यो भाइरस उनीहरूमा सर्छ भनेर चाहिँ उनीहरूले चाहिँ सिभिलियनहरूलाई पनि गाउँ भित्रै थुनामा जस्तै राखेर राखेको जस्तो गरेको थियो अनि खानु तर सुविधा पनि थियो कारण यदि कुनै खाद्य खाद्यको समानहरूको कमि भयो भने उनीहरूको क्यानटिनमा गएर चाहिँ लिन सकिन्थ्यो पैसा दिएर किन्नु सकिन्थ्यो